मुख्य चुनौती रोजगारको क्षेत्रमा महिलाहरूलाई तल्लो दर्जामा हेरिन्छ र पुरुषको तुलनामा जति पनि लेबर काम गर्छन् ती महिलाहरूलाई डेली वेज पनि कम्ति दिन्छ शिक्षाको क्षेत्रमा अरू जिल्लाहरू भन्दा हाम्रो जिल्लामा महिलाहरूलाई समान हक र अधिकार छ सामाजिक क्षेत्रमा भने पुरूष र महिला बीच यस जिल्लामा त्यत्ति हेला होँचो गरिँदैन कारण नेपाली वा गोर्खा समाज एउटा स्त्री प्रधान समाज हो